भारतको कालिम्पोङ भन्ने वेस्ट बङ्गालको वेस्ट बङ्गालका एउटा डिस्ट्रिक्ट कालिम्पोङ भन्ने जग्गामा चाहिँ है पर्यटकहरूलाई चाहिँ पर्यटकहरूका लागि आकर्षण आकर्षण गर्ने ठाउँहरू चाहिँ कहाँनिर छ भन्दा कालिम्पोङमा चाहिँ विषेश गरि है कालिम्पोङमा चाहिँ डेलो डेलो भन्ने छ जग्गा है डेलो भन्ने चाहिँ कहाँनिर पर्छ भन्दा तपाईँको सोह्र माइल सोह्र माइलदेखि मतलब माथिल्लो सोह्र माइल र तल्लो सोह्र माइल भन्छ त्यसलाई त्यहाँनिर तपाईँहरू बिचमा भेट्नु पाउनु त्यहाँनिर पाउनुहुन सक्नेछ है त्यहाँनिर चाहिँ तपाईँहरू जानु भयो भने चाहिँ तपाईँहरूले के देख्न सक्नुहुन्छ भने त्यहाँनिर तपाईँहरू घोडा छ त्यहाँनिर घोडामा चढ्न सक्नु हुनेछ है अन्त त्यहाँदेखिको त्यहाँनिर त्यहाँबाट पारिपट्टि हेर्दाखेरि चाहिँ रेली खोला देखिन्छ त्यहाँदेखिको तपाईँले त्यहाँदेखिको डेलोमा चाहिँ है त्यहाँनिर मज्जाको दिन हुन्छ राम्रो हुन्छ त्यहाँनिर प्यारासुट पनि हुन्छ प्यारासुटमा तपाईँले चढेर है वरिपरि त्यहाँनिर घुम्नुसक्नु हुने छ र त्यहाँनिर तपाईँले डेलो सकेर यतापट्टि आएर चाहिँ साइन्स सेन्टर छ र तपाईँले त्यही गएर साइन्स सेन्टर पनि घुम्नु सक्नु हने छ त्यहाँनिर मज्जा मज्जाको ठाउँ मज्जा मज्जाको ठाउँहरू देख्नुहुन्छ त्यहाँबाट पारिबाट हेर्दाखेरि है मज्जाको छ र यता कालिम्पोङमै बजारपट्टि नै भयो है दुर्पिन डाँडा छ दुर्पिन डाँडामा एकदमै मज्जाको डाँडा छ है त्यहाँबाट पारिबाट त्यहाँबाट हेर्दाखेरि चाहिँ दुर्पिनबाट हेरे जस्तै पारि देखिन्छ होइन त्यस्तै मज्जाको मज्जाको तपाईँहरूलाई चाहिँ एकदम मज्जा आउनेछ त्यहाँनिर जानुभयो भने डेलोमा पनि त्यहाँबाट यसो पारि हेर्दाखेरि चाहिँ हामीले डाँडाहरू मज्जा मज्जाको देख्छौँ त्यहाँनिर घाम लाग्दाखेरि चाहिँ एकदमै मज्जा मज्जाको त्यहाँनिर दृश्यहरू देख्नु पाउनुहुन्छ र तपाईँहरूलाई जुन चाहिँ धुम्म भएको दिनहरू हुन्छ त्यो दिनमा पनि तपाईँहरूलाई आनन्द आउनेछ मज्जाको मौसम हुनेछ त्यहाँनिर चाहिँ र चाहिँ त्यस्तै मज्जाको ठाउँ छ तपाईँहरूलाई एकदमै आनन्द आउनेछ